आज भारतका सबैभन्दा महत्त्वपूर्ण चुनौतीहरू पर्यावरण र गरिबी हुन् अनि सरकारले तिन तिनीहरूलाई गरिबीलाई अब रासिन पानी बाँडेर रोजगारहरू दिएर समाधान काम गरिरहेको छ अन्त पर्यावरण चाहिँ घर वर घर गाउँमा रुखपातहरू रोपेर स्वच्छ भारत अभियान यस्तै गरेर समाधान गरिरहेको छ